मैले चाहिँ मेरो मेरो मेरो ठाउँ मेरो मेरो आफ्नो समुदायबाट बाहिर जाँदाखेरि चाहिँ यात्राहरू गर्दाखेरि चाहिँ कहिले पनि त्यस्तो एक्सपिरियन्स गरेको छुइनँ भेदभावको है अब म चाहिँ नेपाली उ चाहिँ बङ्गाली त्यस्तो टाइपकोहरू कहिले पनि छुट्टाएको छैन अब त्यो गाडीको मालिक बङ्गाली छ भने पनि अब हामी नेपाली चढ्यो भने त्यस्तो खाल्को डिफरेन्सेस् त्यस्तो चाहिँ कहिले पनि मैले एक्सपिरियन्स गरेको छुइनँ अन्त अब म घरबाट यतानिर आएँ यता सिलगढीमा कामहरू गर्नु है त्यहाँनिर पनि अब मालिकहरू पनि उयो हुनुहुन्थेन नेपाली हुनुहुन्थेन तर पनि हामी काम गऱ्यौँ तर पनि त्यस्तो कहिले पनि चाहिँ अब त्यो स्टाफहरू अरू कास्टको पनि थियो उनीहरूकै मालिकहरूकै कास्टकोहरू पनि थियो अन्त हामी नेपाली भयो है त्यस्तो टाइप त्यस्तो टाइपको थियो तर पनि त्यस्तो मैले कहिले पनि एक्सपिरियन्स गरिनँ कि उ चाहिँ नेपाली हो उसलाई चाहिँ नराम्रो गर्नुपर्छ उ चाहिँ बङ्गाली हो उसलाई चाहिँ नराम्रो गर्नुपर्छ बनेर त्यस्तो टाइपको चाहिँ मैले कहिले पनि एक्सपिरियन्स गरिनँ अब इक्जाम्पलहरू यस्तोहरू दिँदाखेरि चाहिँ अन्त जहाँ पनि गएँ म ट्राभलहरू गर्दा कामहरू गर्दा जहाँ पनि गएँ सबैसँग मिलेर बसेँ सबैले मलाई राम्रो गऱ्यो अन्त कहिले पनि मैले त्यस्तो एक्सपिरियन्स गरिनँ त्यस्तो नराम्रो भेदभावको है जहाँ जाँदाखेरि पनि मैले राम्रो नै एक्सपिरियन्स गरेँ त्यही अब खुसी लाग्छ अब अहिलेसम्म त मैले गरेको छुइनँ अब योभन्दा अघाडि पनि त्यस्तो एक्सपिरियन्स गर्नु नपरोस् अब म कुन कुन ठाउँमा जान्छु है त्यो ठाउँमा जाँदाखेरि पनि एक्सपिरियन्स गर्नु नपरोस् यस्तो भेदभावको नराम्रो लाग्छ अब आफूलाई पनि नराम्रो लाग्छ अब उनीहरूले गर्दाखेरि पनि अब उनीहरूलाई पनि नराम्रो नै लाग्छ अब गर्नु हुँदैन भन्ने खाल्को अन्त त्यो भएर चाहिँ मैले कहिले पनि एक्सपिरियन्स गरेको छुइनँ र अघाडि अब अघाडि पनि गर्नु नपरोस्